म चाहिँ अहिले चाहिँ दार्जिलिङ बसेको छुइनँ म चाहिँ अहिले चाहिँ युपिएससीको तयारी गर्नु चाहिँ सिलगढी बसेको छु अन्त मैले युपिएसससीको तयारी गर्नुको लागि चाहिँ मैले एउटा लाइब्रेरी जोइन गरेको छु अन्त लाइब्रेरी चाहिँ म बसेको ठाउँबट चाहिँ आठ किलोमीटरहरूको टाढोमा छ अनि म चाहिँ अब एभ्रिडे बसमा या अब अटोमा जानुपर्छ प्राय त बसमै ट्राभल गर्छु अन्त अब हरेक दिन लाइब्रेरी जाँदा एउटा अब साह्रो नै पर्छ किनकि अब मेरो त झन् पुरा गरम छ हो अनि गरमले गर्दाखेरि अब बस पनि पुरा अब टाइट हुन्छ पुरा मान्छेहरू हाल्छ अन्त हुनु चाहिँ अब बसमा ट्राभल गर्नु चाहिँ मलाई अलिकति अब असुबिस्तै हुन्छ आउनु जानु अब दिनभरि पढ्नु पऱ्यो त्यहाँबाट फेरि बसमा त्यसरी अब ट्राभल गर्दा चाहिँ अलिकति हेक्टिकै हुन्छ